हामीले घरहरू बनाउँदा आबो धेरै कुराको धेरै कुराहरू याद राख्नुपर्छ र अब फ्यामिली जतिजना छ अब त्यसकै हिसाबमा हामी अब घर बनाउँछौँ जस्तै ठुलो फ्यामिली छ भने धेरै कोठाहरू छुट्टाएर घर बनाएको हुन्छौँ अब सानो फ्यामिली छ भने अब दुई तिनवटा कोठा एउटा भान्साघर एउटा मन्दिर कोठा र एउटा शौचालय त्यस्तो बनाएर त्यस्तो सोचेर बनाएको हुन्छौँ र अब गाउँघरमा त अब यस्तो जनावरहरू आउने डर पनि हुन्छ अब हावा पानीहरू पैह्रोहरू आँधीहरू आउने डरहरू हुन्छ र अब हाम्रो घर हाम्रो गाउँघरमा चाहिँ चितुवाहरू आउने डर भएको कारण चितुवा बँदेलहरू आउने डर भएको कारणले गर्दा चाहिँ अब आफ्आफ्नो एरियाहरू बारेको छ तारहरूले अन्त घरहरू त अब पक्का खालको नै बनाएको हुन्छ अहिले त किनभने पहिलाको जस्तो छैन अहिले अब धेरै परिवर्तनहरू भएको छ घरहरू सबैको अब सिमेन्टेड अब इँटाहरूकै छ काठहरूकै छ माटोको घर ढुङ्गाको घर त अब खासैमा अहिले त कसैको देखिनु पाइँदैन गाउँघरमा पनि अन्त घर कुल योजनाको बारेमा त मलाई अब त्यस्तो बेसी जानकारी त छैन र अब मैले मेरो बाजे बोजूकोबाट सुनेको चाहिँ अब कुल चाहिँ पितृहरूलाई सम्झेर बनाउँछन् अन्त त्यसमा चाहिँ खालि आफ्नो फ्यामिली मेम्बर्स फ्यामिली मेम्बर्समा पनि अब छोरा मान्छे जो चाहिँ आफ्नै खुन उ मात्रै अब पस्नु पाउने खालको हुन्छ र आफ्नो कुल देवता आफ्नो पितृहरूलाई सम्झेर बर बाजेहरूलाई सम्झेर बनाएको हुन्छ र अरू त अब जानकारी मलाई त्यस्तो बेसी त छैन कुलहरूको बारेमा अन्त अहिले अब हाम्रो गाउँ घरमा त धेरै परिवर्तन भएको छ अब प्रायःको घरहरू हेर्छु म बिल्डिङै छ प्रायःको अब दुई तल्ले कसैको तिन तल्ले कसैको अब मज्जाले सिमेन्टेडहरू अब त्यो माटोको घर त अब छैन कसैको पनि अब देख्न पाउँदैन शौचालयहरू पनि सबैको अब राम्रै छ आफ्आफ्नो जग्गामा छ ठिक ठिक छ अन्त अब पहिलाको हेरेर जसरी अब समय परिवर्तन हुँदै आएको छ त्यस्तै अब घरहरू पनि धेरै परिवर्तन भएर आउँदैछ